पश्चिम बङ्गालमा मानिसहरूले खुबै रमाइलो गरेर पर्वहरू मनाउने गर्दछन् जस्तै दसैँमा प्रायः पश्चिम बङ्गालमा बसोबास गर्ने धेरै जात गोष्ठीका मानिसहरूले दुर्गा पूजा पालन गर्दछन् भने त्यही पश्चिम बङ्गाल भित्र बसोबास गर्ने गोर्खा समुदायका मानिसहरूले बडादसैँ पालन गर्दछन् र त्यस्तै प्रकारले दीपावली पनि पश्चिम बङ्गालभरि लक्ष्मी पूजाका रूपमा पालन गरिन्छन् भने यता गोर्खा समुदायमा लक्ष्मी पूजासँगै देउसे भैलोका रूपमा पनि पालन गरिन्छन् अनि बुद्ध पूर्णिमा पनि प्रायः गोर्खा समुदायमा नै धेरै जस्तो पालन गरिन्छ र यसलाई एउटा ठुलो अवसरका रूपमा वा ठुलो पर्वका रूपमा नै लिएर यसलाई मनाउने गरिन्छ